हेलो भाइ अघि तपाईँहरूलाई मैले फोन गरेर क्याबको लागि बुक गरेको थिएँ नि तपाईँ कहाँ हुनुहुन्छ होला अहिले ए घुममै हुनुहुन्छ ए सुन्नुहोस् न म त यहाँ पर सिंहबारीमा छु कि अन्त अलिक मलाई हतार थियो त्यही कारणले छिटोको लागि चाहिँ यसो ट्याक्सीहरूमा जानुभन्दा चाहिँ यसो क्याबमा गयो भने छिटो हुन्छ भनेर चाहिँ मैले भाइलाई फोन गरेर क्याब बुक गरेको र अलिक हतार छ मलाई भाइ कि यसो दया गरेर अलिक छिटो आउने कोसिस ग गर्नुहोला नि है किनभनेदेखि त्यो ठाउँमा गएर फेरि अर्को एक दुई ठाउँ जाने हो काम छ मेरो कि सो त्यही कारणले भाइलाई रिक्वेस्ट गरेको अलिक छिटो छिटो छिटो गरेर यसो आइदिनु होला नि है म तपाईँलाई वेट गरिरहेछु म त्यो सि मा माथि त्यो सिंहबारी स्ट्यान्डमै छु भाइ म है काम अलि छिटो आइदिनु होला है हवस् हवस् भाइ